हाम्रो समुदायको सांस्कृतिक परम्परागत पोसाकको बारेमा भन्नु पर्दा हाम्रो मुख्य सांस्कृतिक मुख्य पोसाकमा गुन्यु चोलो ढाकाको सारी चौबन्दी चोली पुरूषहरूले लगाउने दौरा सुरुवाल ढाकाको टोपी अस्कोट कोट आदि हुन् अनि स्त्रीहरूले लगउने मुख्य गर गहना पोते नौँगेडी हार तिलहरी केशमा लाछा डोरी लगाएर बाँध्ने गरिन्छ हुन त हाम्रो समुदायमा विभन्न नेपाली जातिहरूको हिसाबले आफ्ना आफ्नै सांस्कृतिक पोसाकहरू छन् जसलाई सबैले आफ्नो आफ्नो सांस्कृतिक कार्यक्रम तथा चाड पर्वमा लगाउने गर्छन् हाम्रो क्षेत्रका अन्य समुदायसित हाम्रो पोसाकहरू फरक छन् किनभने हाम्रो नेपाली पहिरनहरू अन्य समुदायकोभन्दा धेरै फरक छन्